हाम्रो भारतमा चाहिँ अब मलाई मनपर्ने राज्य चाहिँ अब त्यही हो सिक्किम सिक्किममा चाहिँ सिक्किम चाहिँ अब एकदमै अब अब चलेको उयो हो है त्यहाँनिर चाहिँ अब जा पा आस सिक्किममा चाहिँ अब गयो भने चाहिँ अब हाम्रो त्यहाँनिर प्रायः जस्तो चाहिँ अब नेपाली दाजुभाइहरू नै भेटिन्छ होइन त्यहाँनिर चाहिँ अब त्यहाँको वे वेदरहरू है त्यहाँको उयोहरू त्यो म अब उयो वातावरण चाहिँ एकदम राम्रो छ अन्त त्यहाँनिर चाहिँ घुम्नलायकको चाहिँ अब एमजी मार्गहरू भयो है सिक्किमको अब चार धामहरू अब त्यहाँनिर चाहिँ घुम्नु जाँदा चाहिँ एकदम आनन्द मन होइन अब राम्रो लाग्छ आफैलाई है अन्त अब वेदर पनि अब चिसो होइन राम्रो छ त्यताको राम्रो घुम्नलायकको छ सिक्किम चाहिँ